पौडीबाजहरूको सामान्य गल्ती यी हुन् कि उनीहरूले पानीमा जब पौडी खेल्छन् तब उनीहरूले आफ्नो सासलाई धेरै बाहिर फ्याँक्ने चेष्टा गर्छ अनि उनीहरूले जब अचानकले उनीहरू छट्पटाउँछ केही पौडी खेल्दाखेरि त उनीहरूले के गर्छन् आफ्नो हात अनि आफ्नो खुट्टालाई बारी बारीले पुरा एकदम हल्लाउन खोज्छन् तर पौडी खेल्नुको सही तरिका चाहिँ एकै साथमा हुँदैन त्यसलाई आरामले एकदम पहिला पहिला त अब पौडी खेल्ने बेलामा के गर्नुपर्छ आफ्नो डरलाई भगाउनुपर्छ अनि आफ्नो डरलाई भगाएपछि आफ्नो सासलाई पनि कन्ट्रोल गर्नु होइन आफ्नो सासलाई पनि कन्ट्रोल गर्नु सिक्नुपर्छ अनि पानीको डरलाई चाहिँ कसरी हामीले भगाउनुसक्छौँ भने पानीमा गएर हामीले पहिला त आफू आफूलाई निडर भएर पानीमा पस्नुपर्छ अनि जब हामीलाई डर लाग्छ तब हामीले बिस्तारै बिस्तारै कम्ती कम्ती पानीदेखि सुरु गर्नुपर्छ पौडी खेल्न कम्ती पानीदेखि बेसी पानीमा जानुपर्छ अनि छटपटाउनु हुँदैन विशेष गरेर आफ्नो जिउलाई आफ्नो शरीरलाई हल्का राख्नुपर्छ अनि